मेरो जिल्लामा रहेको कतिपय पूजा स्थलहरू के के हुन् भने चाहिँ अब हाम्रो यता सुनादामा चाहिँ ज्यादा जस्तो हाम्रो गुम्बा छ यता हनुमान मन्दिर पनि छ हामी जस्तै यता तामङ भोटेहरू ज्यादा शेर्पाहरू ज्यादा भएर चाहिँ हामी यता गुम्बाहरू चाहिँ धेरै छन् यता सानड्रुपधाजे छोइलिङ मोनास्ट्रीहरू छ यता हाम्रो माथि डाँडा गाँउहरूमा गुम्बा छ गुम्बाहरू धेरै भएकोले हामीले ल्होसारहरू मनाउँछ लापाडुच्छेनहरू मनाउँछ अन्त बुद्धको बुद्ध जयन्तीहरू मनाउँछ हामीले अनि हाम्रो यता हनुमान जयन्तीहरू मनाउँछ हनुमान मन्दिरहरूतिर अनि दसैँ तिहारहरू मनाउँछ अनि अर्को हाम्रो चर्चहरू पनि छ यतातिर चर्चहरू चाहिँ धेरै छैनन् दुईवटा तिनवटा चर्चहरू छ अन्त दुईवटा तिनवटा चर्चमा क्रिसमसहरू मनाउँछ उहाँहरू आइतवार आइतवार चाहिँ भेला भएर उनीहरूले भजन कृतनहरू गर्छ तर हाम्रो यतातिर चाहिँ हाम्रो सोनादाहरूतिर दार्जिलिङहरूतिर चाहिँ ज्यादा जस्तो गुम्बा छ गुम्बाले गर्दा हामी ल्होसारहरू मनाउँछ ल्होसार भयो लाभादुच्छेन भयो अन्त बुद्ध जयन्ती भयो अनि धेरै धेरै बुद्धिस्टको चाँड पर्वहरू चाहिँ हामीले मनाउँछ